हेलो नमस्ते बोजू म मिरिकको सेरोफेरोबाट अञ्जुलिना राई बोलेको कि अनि हिजो अस्ति नै दार्जिलिङमा साकेला मनाएछ नि ठुलो त्यसमा तपाईँको अनुभव चाहिँ कस्तो भयो हजुर अनि त्यो साकेलाको महत्त्व चाहिँ के छ राई जातिमा तपाईँहरूको साकेला मनाउँदा चाहिँ पूजाआजाहरू गर्दा चाहिँ कसरी गरिन्छ हजुर हजुर अनि तपाईँहरूको तिन चुले ढुङ्गाको महत्त्व चाहिँ के हो मलाई अलिकति बुझाइदिनुहोस् न अँ तपाईँहरूको डान्स पनि हुँदोरहेछ नि तपाईँहरूको ड्रेसमा चाहिँ के के लाइन्छ तपाईँहरूले अनि योपालिको उँधौली चाहिँ फेस्टिबल चाहिँ अब कस्तो लाग्यो ए हुन्छ बोजू हुन्छ बोजू धन्यवाद हुन्छ राखेँ